जनसङ्ख्याको वृद्धिको कारणले युवाहरू बेरोजगार भएको देखिन्छ यसको निम्ति सरकारले ठुला ठुला कम्पनीहरू देशमा प्रवेश गराउनु आवश्यक देखिन्छ कतिजना एकदमै ट्यालेन्टेड युवाहरू पनि छन् उनीहरू को निम्ति पनि उचित मार्गदर्शन गरिदिनु पर्ने अवस्था देखिन्छ सरकारले नयाँ नयाँ उद्योग कारखानाहरू बनाउनु पर्ने देखिन्छ युवाहरूको निम्ति योजनाहरू पनि ल्याउनु पर्ने आवश्यक देखिन्छ